हेलो ओला अफिसमा हो हजुर मो यहाँनिर दार्जिलिङको यहाँ सदर थानाको त्यहाँ बसिराहेको मैले एउटा बुकिङ गरेको थिएँ ओला क्याब अघिदेखिन् अउँदैछ भनेर देखायो तर आएकै छैन म यहाँ बसेको आधा घन्टा जस्तो भइसक्यो अनि अब नअउने रहेछ र म अब अर्कै गाडी पक्रिएर जाँदैछु र मलाई यो मेरो यो ट्याक्सी मलाई क्यान्सल गर्नु छ र यो अब क्यान्सल गरिदिनुहोस् है किनभने तपाईँहरूको यो जुन चाहिँ सर्भिस थियो आइपुगेन यहाँ म भएकोमा र त्यही कारणले गर्दा म क्यान्सल गर्दैछु है